अहिलेका नानीहरूले इङ्लिस मात्रै जान्दछ नेपाली भाषा जान्दैन बोल्नु त आउँछ नि तर लेख्नु पढ्नु एकदमै सक्दैन

स्कुलमा पनि इङ्लिसमा बेसी पढाउँछ नेपालीमा छ एक पिरियड पढाउँछ नेपाली भाषा बोल्छ मात्रै लेख्नु जान्दैन